हेलो भाइ हेलो सुन न भाइ मैले त्यो ग्यासको मैले त्यो बुकिङ गरेको थिएँ नि हौ त्यो मैले अर्को ग्यास पनि नयाँ झिकौँ भनेको थिएँ कि त्यो ब्याङ्कहरूको त्यो खाताहरू के पर्नेरहेछ हौ अन्त त्यो त्यो खाताबाट पैसाहरू पनि पाउँछ भनेको सुनेको थिएँ मैले त्यहाँ ग्यास बुकिङ ए भर्दाखेरि के हो त्यसको मलाई यसो बताऊ उयसहरू पठाउन वाट्सएपमा लिङ्क पठाउन के हुन्छ कसो हुन्छ अन्त त्यो ग्यास अन्त सिलिन्डर पनि त्यो उस गरौँ भनेको थिएँ दुईवटा झिकौँ भनेको थिएँ त्यो ग्यासको लागि चाहिँ के के चाहिन्छ मलाई वाट्सएपमा पठाइराख म म भोलितिर आउँछु भयो भने सायद त्यो ग्यास सिलिन्डरको पैसा चाहिँ कति छ हौ साँच्ची भन्दा भाइ ए अँ सात हजार ए अँ अँ

त्यो सिलिन्डर भर्दाखेरि पैसा पनि पाउँछ भनेको सुनेको थिएँ नि मैले त्यो चाहिँ हो कि होइन हौ अँ त्यत्रो दुईवटा सिलिन्डर राख्दैछु अलिक दाम घटाइदेऊ न हौ अन्त कहाँ सात हजार त अन्त महँगो भयो नि हौ अन्त अलिक घटाइदेऊ न ए अँ ल भनेपछि भाइ म भोलितिर भोलि आउँछु कि बिहान मलाई बिहान त्यो के के चाहिन्छ मलाई वाट्सएपमा उयस गरिराख न ल पैसा चाहिँ कति कति पैसा मिलाउन पहिला पाँच हजार ल ल ल त्यो सिलिन्डर पनि म मिलाउँछु कि ल बाई त्यसो भए सिलिन्डर पनि दुईवटा एउटा ग्यास होइन ल भनेपछि भोलि बिहान आउँछु नि म तिमीलाई फोन गर्छु नि ल ल ल भाइ भोलि बिहान फोन गर्छु नि ल ल ल राखेँ ल भोलि भेटौँ भाइ